अबो पेसा भएर इन्ट्रेस्ट भएर माछा मारेको र नर्मल भएर माछा मारेकोमा धेरै नै अन्तर छ तपाईँ अब नर्मली माछा मार्नु जान्छु त्यो त अब हो कि अब साथी भाइहरूसँग खाँदै पिउँदै माछा मार्दै त्यसमा चाहिँ अब अब्जेक्टिभ चाहिँ यो हुन्छ कि मान्छेको कि माछ मार्नु आएको होइन त्यसमा चाहिँ हुँदैन त्यसमा चाहिँ इन्जोइ गर्न आएको जस्तै हुन्छ अब पेसा भनेको चाहिँ अब यो हो कि अब तपाईँ माछा मार्दैछ तपाईँलाई थाहा हुन्छ कि जुन प्रकारले माछा मार्नु छ अब कहाँ मार्नु पर्छ त्यो सबै जग्गाहरू हेरेर त्यहाँबाट विचार गर्नुहुन्छ तपाईँ अन्त प्रोफेसनली माछा मार्नुमा पनि यो हो कि अब तपाईँ नयाँ नयाँ माछा कस्तो टाइपको त्यो जग्गामा के के माछा पाउनु हुन्छ अब त्यो माछाको के नाम हो तपाईँ यो सब अब तपाईँको तपाईँ याद गर्नुहुन्छ अन्त त्यो चाहिँ अब बेस्ट हो तपाईँको अगर प्रोफेसनल लाइफमा